हेलो ए अँ जाउँ न हस्पिटल म आएको छु त त्यहाँ अच्छा ए म यता सेकेन्ड फ्लोरमा छु त बहिनी बिमारी भएर चाहिँ छ अलिक त्यो टाउकोहरू दुख्दै थियो हरे अनि सन्चो थिएन हरे जिउ अन्त मैले लिएर आएको त्यो तिमी चाहिँ के गर्नु आएको त्यहाँ

ए राम्रो हेरेको छैन अन्त डक्टरहरूले ए हाम्रो त्यो सबै राम्रै चल्दैछ होइन टाइम टाइममा खानाहरू ल्याइदिइहाल्छ दबाई पानीहरू गरिदिई रहेछ हेर्नु नि आउँछ टाइम टाइममै किन नि हजुर कि अब होइन यसो भयो भने चाहिँ अब जानु अब राम्रो डक्टरतिर होइन राम्रो हस्पिटलतिरै लानु अन्त के बिमारी भएको छ दुई हजार सात होइन

हेरौँ न अब के हुन्छ तिनीहरू त्यहाँ त्यस्तै हो त्यस्तो अब होइन अब गभर्मेन्ट हस्पिटल भन्ने चाहिँ अब त्यस्तै हुन्छ कुन कुनमा राम्रै हुन्छ होइन तर अब प्रायः प्रायः चाहिँ अब त्यो मिल्दैन नि त अन्त अलिकति

अँ अब प्राइभेटतिरै देखाउनु होइन त्यस्तो त अब मलाई त ठिकै हो यहाँनिर अब होइन ठिक ठिक टाइम टाइममा भइरहेको छ सबै त्यो लागि म चाहिँ यही बस्छु भनेको नि अब बहिनीलाई पनि टाढो लिएर जानु भएन हो यतै गर्नुपर्छ अब ल ल ल ल ल